मैले भन्नुसक्ने पाँचवटा नम्बर दसदेखि दस लाख भित्र चाहिँ हो पन्ध्र पच्चिस हजार असी हजार पाँच लाख र नौ लाख